हलो मेजोर फास्ट फुडको विक्रम थापा बोल्नुभएको हो मैले तपाईँको फास्ट फुडबाट नुडल्स मोमोस अन्त फ्राइ राइस अर्डर गरेको थिएँ अहिले मेरो यहाँनिर दोकानमा अलिकति कस्टमरहरूको भिडले गर्दा म त्यो खाना रिसिभ गर्नसकेको छैन त्यसले गर्दा त्यो अर्डरलाई रद्द गर्न चाहन्छु